ए तपाईँ न्युट्रिसनिस्ट बोल्नुभको ए म अर्पण छेत्री हो कि हजुर म लन टेनिस रेगुलर्ली खेलिबस्छु हो अनि त के भन्छ अब आउँदो नभेम्बर छ सात तारिक मेरो एउटा डिस्ट्रक्ट म्याच पनि छ त्यसैकारण म अहिले डेली जाँदैछु प्रयाक्टिसको लागि हो अनि त यो मेरो खानाको बन्दोबस्तै मिलेन हौ मैले बुझिनँ के खानुपर्ने के चाहिँ नखानु पर्ने यसो भन्दिनु सक्नुहुन्छ होला

हजुर ए के पर्छ होला खानामा त्यो चाहिँ यसो भन्दिनुहोस् न ए मसाला खानु भएन है ए हजुर उमेर त मेरो पन्ध्र हजुर ए रानी खानु भएन है ए हजुर हजुर

हजुर ए एक्सर्साइज त म डेली गर्छु नि ए हजुर हुन्छ गर्छु नि म नसुर्ताउनु हजुर हजुर सक्यो मिस ए हजुर हजुर

ए हजुर हुन्छ